नमस्ते

हजुर

ए हुन्छ नि अब केटाकेटीहरूलाई त अब अलिकति मोटिभेट गर्नुपर्छ टिचरले अब खस्रो किसिमले सिधा पाठ्य पुस्तकमा मात्रै केन्द्रित भएर पनि हुँदैन त्यसलाई अलिकति अभिनयात्मक ढङ्गले नाटकीय ढङ्गले अलि मिठो बनाएर आफ्नो पाठलाई प्रस्तुत गर्नसके भने केटाकेटीहरू पनि मोटिभेट हुन्छ र त्यस्तो नयाँ नयाँ किसिमको प्रवृतिहरू अप्नाउँदै भएछ भने छेउछाउको विषयहरूतिर लगेर देखाउँदै बुझाउँदै अनि अनेकौँ उदाहरणहरू दिँदै यसरी पढाउँदा चाहिँ नानीहरूलाई अलिकति छिटो घुस्छ सिधासिधी भन्दै गयो भने चाहिँ भन्दाभन्दै नानीहरू पनि कता कता भड्किन्छ र तिनीहरूलाई बेला बेलै बेला बेलै हँसाउँदै मोटिभेट गर्दै अभिनय गरेर देखाउँदै उदाहरणहरू प्रस्तुत गर्दै फेरि प्रश्न प्रतिप्रश्नहरू पनि गर्दै बुझाउनु चाहिँ राम्रो हो जस्तो लाग्छ अँ एकदम राम्रो सुझाउ हो म्युजिक त अब कसलाई अप्रिय लाग्छ होला र नानीहरूलाई पनि म्युजिकले धेरै तान्छ र म्युजिकको माध्यमबाट अझै प्रभावकारी ढङ्गले नानीहरूलाई बुझाउनु पढाउनु सक्नु एकदम राम्रो कुरा हो

अँ हुन्छ गेम्स गेम्स त झन् साह्रै अनिवार्य हुन्छ नानीहरू भनेको बढ्दो उमेर हो उनीहरूको शरीर पनि बनिँदैगरेको हुन्छ मांसपेशीहरू पनि बनिँदैगरेको हुन्छ उनीहरूलाई उफ्रिनु खेल्नु डुल्नु साह्रै राम्रो लाग्छ र खेलकुदको माध्यमबाट पनि शिक्षा प्रदान गर्न धेरै सकिन्छ खेलकुद अनिवार्य हो र खेलकुदलाई प्राथमिकतामा राखेर नै खेलकुदको माध्यमबाट शिक्षण गर्यो भने अत्यन्तै प्रभावकारी हुन्छ भन्नेमा म विश्वस्त छु अँ